मलाई पहाडको रानी दार्जिलिङको नजिकमा भएको एचएमआईमा जुन चाहिँ रक् क्लाइम्बिङ छ अद्वितीय आरोहण त्यो खुबै राम्रो छ त्यसको वरिपरि सुन्दर फुलबारीहरू जुहरू अनि त्यसको नजिकमा चाहिँ यो एचएमआई छ जुन चाहिँ धेरै नानीहरूलाई रक् क्लाइम्बिङ गर्नुका लागि सहयोग गरेको छ मलाई चाहिँ यस ठाँउको लागि जुन चाहिँ पर्यटनहरू लोभ्याउनुको लागि चाहिँ रक् क्लाइम्बिङ धेरै विशेष देखिन्छ